मैले मेरो सेकेन्ड प्रडक्ट चाहिँ एउटा जुत्ता मगाएको थिएँ अनि त्यसको रङ चाहिँ कालो थियो अनि त्यो त्यसको ब्रान्ड चाहिँ कनभर्स थियो तर मैले त्यो त्यो कनभर्स ब्रान्ड चाहिँ एउटा सपिक्सबाट मगाएको थिएँ एउटा अनलाइन ओ अनलाइन ब्रान्डबाट जब त्यो जुत्ता मैले सोचेको थिएँ त्यो जुत्ता राम्रै आउँछ होला भनेर किनभने त्यो जुत्ता फोटोमा राम्रै देखाइएको थियो जब त्यो जुत्ता म भएकोमा आइपुग्दा मैले त्यसलाई मैले खोलेर हेरेँ च अन्त त्यसलाई मैले नापेँ तर त्यो जुत्ता जब म भएकोमा आइपुग्यो त्यो जुत्ताको त्यो फोनमा जस्तो त्यो जुत्ता फोनमा जस्तो देखाएको यो तर आउँदाखेरि अर्कै अर्कै कलरमा आएको थियो अनि त्यो जुत्ता अलिकिति खराज भएर आएको थियो जब मैले त्यो जुत्तालाई लगाएँ लगाएर एक दुई दिन एता उता हिँड्दाखेरि त्यो जुत्ता अच्छा त्यो जुत्ता फाट्यो त्यो जुत्ताको क्वालिटी पनि राम्रो थिएन त्यही कारण मेरो पैसा अनि मलाई त्यसको दाम चाहिँ पैँतालिस सय परेको थियो तर मलाई तर म त्यो पैँतालिस सयको मेरो पैसा मेरो बेकारमा गयो